म त तामाङ हो हाम्रो तामाङहरूको भाषा अलिकति अलिकति भारी शब्दहरू भारी आवाज हुन्छ जस्तै हामी नाउनु भन्चुङ कतिले नुहाउनुहरू भन्दोरहेछ तर हामीले जति नै बोले पनि हाम्रो शब्द उच्चारण नाउनु नै हुन्छ यो त यसमा त भाषिक परिवर्तन हुन्छ नै कतिले झार भन्छ तर हामीले झ्यार भनिनै पठाउँछौँ हाम्रो जन्मैदेखि तामाङ भएकोले अलिकति भाषिकामा फरक देखिन्छ नै